एउटा स्याम्पू अस्ति मगाएको थिएँ राम्रो हुन्छ भनेर मगाएको थिएँ त्यो सेम्पूले त मलाई एकदमै भएन ड्राई कपाल पनि ड्राई एदमै राम्रो भएन अन्त साथीहरूले उनीहरूको त राम्रो भयो भनेर उसले मगाएर मैले पनि मगाएक थिएँ अब त त्यस्तो खालको स्याम्पू किनभने त्यो सेम्पूले एकदमै खराब गर्यो कपाल पनि आब चाहिँ राम्रो आफ्नै उसको कम्पनीकै सेम्पूहरूले उयो गर्नुपर्ने रहेछ जे पायो त्यही लगाएर हुँदैन रहेछ सेम्पू पनि अन्त त्यही त अन्त एकदमै खराब भयो नि कपाल पनि बिग्रियो एकदमै ड्राई हुँदैछ कपाल पनि मेरो साथीको त राम्रै भयो भनेर भन्यो तर उननीहरूको त राम्रै लाग्यो आफ्नो त केही राम्रै भएन कपालहरू पनि त्यही त अब के गर्नुपर्ने अब झरेर झरेर कपाल झरेर ड्राई भएर अन्तखेरि एकदमै उयो भयो हुँदैछ हौ कपालले कपालले मलाई त रिस उठाइसक्यो झरेर झरेर अस्ति घरमा अब घरको मान्छेलाई पनि लगाउ भनेको थिएँ उहाँहरूले मानेन मैले लगाएँ कपाल त सब ड्राई भयो नि ड्राई भएर झरेर राम्रो रहेनरहेछ त्यो स्याम्पू चाहिँ अब चाहिँ कम्पनीकै हेरेर लगाउनु पर्ने रहेछ स्याम्पू चाहिँ